मलाई लाग्छ भर्खरै जो पौडी खेल्नु सिक्दैछ उनीहरूले ठुलो नदी वा नालाहरूमा पौडी खेल्नु भएन अनि प्रपरली ट्रेन्ड इन्स्ट्रक्टरको अन्डरमा पौडी खेल्न सिक्न पर्छ